मलाई मनपर्ने नेपाली लेखकमा चाहिँ कवि भानुभक्त आचार्य अनि लक्ष्मीप्रसाद देवकोटा हो किनभने चाहिँ उनीहरूले चाहिँ भानुभक्तले चाहिँ रामायण लेख्नु भएको थियो र उसले चाहिँ रामायण चाहिँ संस्कृत भाषाबाट ट्रान्सलेट गरेर लेख्नु भएको थियो र उनले त्यो कथा त्यो उयो लेख्दा चाहिँ हामीलाई चाहिँ धेरै सजिलो भएको थियो र सजिलो भएको थियो पढ्नुमा बुझ्नुमा धेरै उयो गरिदिनु भएको थियो र लक्ष्मीप्रसाद देवकोटाले चाहिँ मुनामदन मुनामदन लेख्नु भएको थियो र मुनामदन मदन चाहिँ कथा चाहिँ एकदमै राम्रो छ र एकदमै मनपर्ने अनि मुनामदनमा चाहिँ कविले धेरै कुरा छर्लङ्ग उयो गरेर बुझाउनु भएको छ र भन्दा चाहिँ पहिलाको अब पहिला गाउँ बस्तीतिरको अब दुःखहरू त्यतिखेरको समाज त्यतिखेरको गाउँ त्यतिखेरको कुराहरूलाई चाहिँ उनले लेख्नुभएको छ र धेरै कुराहरू सिक्नु पाइन्छ त्यहाँबाट चाहिँ धेरै कुराहरू राम्रो कुराहरू गर्नुभएको छ राम्रो कुराहरू सिक्नु पाउँछौँ हामीले त्यही भएर चाहिँ मलाई धेरै मनपर्छ